खानामा हामी भात पकाउँछौँ भात चाहिँ डेक्चीमा अनि कुकरमा मात्रै पकाउन सकिन्छ भात पकाउँदाखेरि चाहिँ चामल चाहिन्छ अनि त्यसलाई धोएर त्यो कुकुरमा पनि हालिनु सक्छ डेक्चीमा पनि हालिनु सक्छ अनि कुकरमा पकाउँदाखेरि एउटा तरिका हुन्छ चामललाई चाहिँ पानी फुल हालिकिन ढकनीले छोपिकन चाहिँ राखिदिनुपर्छ एक सिटी लाग्यो भने भात पाकिन्छ अनि हामीले भाँडामा पकाएछ भने चाहिँ भाँडामा पानी अलिकति बेसी हाल्नुपर्छ भातभन्दा किनभने अलिक टाइमपछि अलिक टाइमपछि चाहिँ हामीले त्यसलाई चाहिँ त्यो पानी चाहिँ निकाल्नु पर्छ पनि अनि त्यसरी चाहिँ पकाउँछ भात चाहिँ अन्त हामीले अर्कोपटि हेर्नु पर्दाखेरि चाहिँ हामीले दाल पकाउँछ दाल चाहिँ कुकर र भाँडातिर पकाउँदैन त्यो चाहिँ हामी कराईमा पकाउँछ कराईमा चाहिँ पहिला सुरु दाल पकाउँदाखेरि चाहिँ हामी कुनै प्रकारको दाल पकाउँदैछ जस्तै मुसुरी दाल पकाउँदैछ भने पहिला हामी दाल दाललाई भिजाएर राख्छ त्यहाँदेखिको धुन्छ अनि तेल हाल्छ अन्त प्याज अन्त दाल हालेर चलाएर रामरी पानी हालेर हर्दी नुनहरू हालेर छोपेर त्यहाँदेखिको अलिक टाइमपछि पाक्छ त्यसरी नै भा भात पकाउने एउटा सामान चाहिन्छ अन्त दाल पकाउने पनि अर्कै सामान चाहिन्छ दाल चाहिँ कुकरमा पनि पाक्न सक्छ दाल दाल चाहिँ कुकरमा पनि पाक्न सकिन्छ त्यो चाहिँ कसरी भन्दाखेरि कुकरमा पनि त्यही त्यही सामान हालेर सिटी लगाएर चाहिँ छोड्दिनुपर्छ दाल त्यसरी पाकिन्छ अनि हामी अर्को साइड हेर्नु पर्दाखेरि हामीले खानातिर सब्जीहरू खान्छ सब्जीहरू चाहिँ जहिले पनि कराईमा मात्रै बनिन्छ दाल सब्जी चाहिँ कराईमा मात्रै बनिन्छ दाल चाहिँ दुइटा प्रकारमा बनिन्छ जस्तै त्यो दुई पक् दुई प्रकार मतलब दुइटा सामानमा पकाउन सकिन्छ त्यो चाहिँ कुकर हो अनि कराईमा पनि पकाउन सकिन्छ अन्त हामीले अर्कोपटि हेर्छ हामीलाई सानसानु नानीहरूलाई प्राय जस्तो अहिले अन्डा पुरा मनपर्छ अन्डाले चाहिँ जिउको लागि पनि राम्रो हो भनिकिन भनिन्छ अनि अन्डा चाहिँ हामी यस्तो के हरे कुकरतिर भाँडातिर पकाउँदैन त्यो चाहिँ कतिजनाले कराईतिर पनि पकाउँछ कराईमा पकाएको पनि राम्रै हुन्छ अनि हामीले बेसिकल्ली युज गर्ने भनेको चाहिँ ताई हो ताईले चाहिँ राम्रो एक्स्पर्ट टाइपको नै बनाउँछ त्यसलाई एक्स्पर्ट होइन जस्तै त्यसलाई चाहिँ प्रोपर साइजमा बनाउँछ अनि हामी अर्को साइड हेर्छौँ हामी सानसानु नानीहरू जो चाहिँ स्टुडेन्ट हुन्छ उनीहरूले चाहिँ उनीहरूलाई दुध पुरा मनपर्छ दुध चाहिँ खालि भाँडामा तताइन्छ दुधलाई चाहिँ कसरी तताउँछ भन्दाखेरि दुधलाई भाँडामा हालेर छोपिदिन्छ त्यहाँदेखिको एकछिन टाइममा उम्लिन्छ त्यहाँदेखि त्यो राख्छ हामी बेसिकल्ली हामीले दुधहरू बेसी खान्छ जो स्टुडेन्ट हुन्छ जो राम्रो पढ्ने हुन्छ उनीहरूले चाहिँ दुध पुरा मनपर्छ अनि दुधले चाहिँ दिमाग तेज बनाउने काम गर्छ त्यही भएर हामी चाहिँ यसरी यसरी पकाउँछ